मोबाइल फोनको पोजेटिभ विषयमा कुरा गर्नु पर्दाखेरि चाहिँ मोबाइल फोनले चाहिँ अहिले हामीलाई एकदमै सजिलो बनाएको छ र यसले आज विश्वलाई नै हाम्रो आँगनमा ल्याइ पुर्याएको छ र हामीले धेरै टाढा भएको हा हाम्रो आफन्तहरूसँग पनि सोझै फोनमार्फत उहाँहरूसँग दैनिक रूपमा उहाँहरूको हालखबर जान्न सक्छौँ बुझ्न सक्छौँ धेरै धेरै टाढोको आफन्तहरूलाई पनि हामी अहिले भनौैँ दिन प्रतिदिन हामी उहाँहरूसँग बातचित गर्न सक्छौँ धेरै भन्दा पनि धेरै मोबाइल फोनले हामीलाई सुविधा दिएको छ है यीमध्येमा अब हामीले हेर्नु हो भने अहिले मोबाइल फोनमा इन्टरनेटको माध्यमद्वारा आज हामीले विश्वलाई नै हामीले अहिले हातमा थमाएर बसेका छौँ है अरू थुप्रै पनि छ तरै पनि अब भन्नु पर्दाखेरि चाहिँ मोबाइल फोनको चाहिँ म यति चाहिँ भन्न चाहन्छु